र खाना पिनाको बिषय चाहिँ के छ भनेदेखि हामी अब मिठो खान्की भन्दा चाहिँ आबो त्यही हो मासु मांस पकाउँछौँ त्यही खसीको मासु कुखुराको मासु सुँगुरको मासु पकाउँछौँ अनि अब त्यो के भन्छ यो सेलरोटीहरू चाहिँ पोलिन्छ त्यस्तै बिहे बट बिहेतिर अनि मराउमा पनि पोलिन्छ तर मराउतिर चाहिँ अब मासु मांस चाहिँ एकदमै चलाइँदैन चलाउने दस्तुरै छैन यतातिर सेलरोटीहरू त्यस्तो साग सब्जीहरू नै प्रायः चल्छ